र नानीहरूले खुल्ला समयमा चाहिँ मनोरञ्जनका निम्ति अहिले खेलकुद गर्ने गीत गाउने नाच्ने साथै पढाइ गर्ने काम गर्दछन् र मनोरञ्जनमा अहिलेका प्रायःको नानीहरू ले पढ्नुभन्दा ज्यादा चाहिँ खेल्नु गीत गाउनुमा रुचि राखेको देख्छु र मनोरञ्जन गर्दाखेरि नानीहरू एकदम हर्ष उल्लास सहित आफ्नो खेल मैदानमा आएर त्यस समयलाई बिताउने प्रयास गर्दछ र यसो गर्नाले नानीहरूले नानीहरूको ए शरीरमा पनि एकप्रकारको उर्जा पाएर नानीहरूले यसलाई मनोरञ्जन गरिरहेको हुन्छ साथै यसो गर्नाले नानीहरूको शरीर पनि एकदम राम्रोसँग बिकसित भएर जान्छ साथै दिमाग पनि तेज भएर जाने गर्दछ र मनोरञ्जन एकप्रकारले अति नै लाभदायक पनि रहेको छ